पत्रिकाहरूमा चाहिँ म प्रतियोगिता पढ्छु ब्लगहरू त म त्यति फोलो गर्दिनँ स्क्रिन रिलेटेड त्यो ज्यादा म त त्यति फोलो गर्दिनँ अनि अखबारहरूमा चाहिँ म द हिन्दू चाहिँ रेगुलरली पढ्छु एन्ड त दि इकोनोमिस्ट पढ्छु